कम्पोस्टले चाहिँ बगैँचामा चाहिँ अब ठुलै खेल खेल्छ है किनभने चाहिँ कम्पोस्ट चाहिँ हामी जति पनि अब किचन वेस्टहरू हुन्छ त्यो सबैलाई चाहिँ अब जति पनि सब्जीको छिल्काहरू हुन्छ त्यो सबै स्टोर गरेर राखेर त्यसलाई कुहाएर बनाउँछ नि त अन्त त्यो अब सबै सब्जीहरू हुन्छ होइन कसैमा फसफरस हुन्छ जस्तो अब केराको छिल्काहरू हाल्छौँ अब फ्रुटसहरूको हाल्छौँ सब्जीहरूको हाल्छौँ होइन सबैको हाल्छ नि त अनि त्यसमा अब तिनीहरूको आफ्नो आफ्नो उयो हुन्छ कसैमा फरफरस हुन्छ कसैमा सल्फर हुन्छ कसैमा आयोडिन हुन्छ अनि त्यो पनि त फ त्यो त्यो सबै भएको हुनाले चाहिँ फुललाई पनि सबै त्यो उयो चाहिन्छ नि त एलिमेन्टसहरू चाहिन्छ नि त होइन अनि चाहिँ त्यो राखेको त्यो राखेर कुहाएर बनाएको हुन्छ घरमै कम्पोस्ट बनाएको बनाएकोमा चाहिँ के राम्रो हुन्छ भने एक त एउटा त पैसा बाँच्छ अब हामी कम्पोस्टहरू किन्नुपर्यो भने कत्ति महँगो महँगो छ होइन अब उसमा दोकानमा गएर बजारमा किन्नु गयो भने धेरै म कत्ति कसरी केजी हुन्छ एक सौ रुपियाँ हेरी हेरी हुन्छ अब है त्यस्तो महँगो हुन्छ अन्त त्योभन्दा त बरू घरमै बनायौँ भने अब यता डस्टबिनमा फ्याँक्नुभन्दा होइन त्यो गन्हाउने बनाउनुभन्दा पोस्ट कम्पोस्ट बनायो भने एउटा आफूलाई गार्डनिङमा पनि युज हुन्छ एक त पैसा बाँच्छ अन्त अन्त अर्को कुरा चाहिँ के हुन्छ कम्पोस्ट घरमा बनाउनु भने चाहिँ अब घरमा त हामी केमिकलहरू नलाइकन बनाउँछौँ नि त जस्तै बाहिर हो भने त अब बाहिर बनाउने हो भने बनायौ भने त अब त्यसमा केमिकलहरू हालेको पनि हुनसक्छ जुन चाहिँले चाहिँ अब आफ्नो फुलहरूमा होइन त्यो फुलहरूमा चाहिँ अब ड्यामेज गर्नुसक्छ होइन अब त्यो राम्रो हुँदैन केमिकलहरू लागेको चाहिँ अब राम्रो फुल्न सक्दैन लाइक एक वर्ष राम्रो फुल्यो भने अर्को वर्ष फुलिदिँदैन त्यस्तो हुन्छ अब आफूले हामी आफूले बनाएको छौँ भने चाहिँ अब हामीलाई थाहा हुन्छ लाइक के हामी हामी एउटा एड गर्न सक्दैनौँ होइन अन्त त्यो मैलाहरू पहिला मलाई पनि पहिला पहिला त थाहा थिएन म पनि पहिला पहिला अब पहिला पहिला म पनि फ्याँक्थेँ किचन वेस्टहरू सबै होइन डस्टबिनमा हालेर अब हामी फ्याँक्थ्यौँ बादमा अब यस्तो हेर्दै जाँदा अरू त्यो नर्सरी गर्नेकोबाट सिक्दै जाँदा चाहिँ अब आफूले घरमा राखेको कम्पोस्टहरू भने चाहिँ राम्रो हुन्छ अब यता कत्ति सबैको सब्जीहरूको छिल्काहरू फ्रुटसको छिल्काहरू हामीले सबै एउटा हाई त्यो डस्टबिनमा कलेक्ट गरेर राख्यौँ भने त्यो हाम्रो लागि हामीलाई मैला पनि हुँदैन त्यो अब हामी डस्टबिनतिर फ्याँक्यौँ अब त्यो फ्याँक्यो भने अब हामीलाई गन्हाउँछ त्यो होइन त्यो हामीले सेपरेट एउटा कन्टेनरमा बनाएर अब किचनदेखि अलिक टाढो राखेर बनायौँ भने चाहिँ हामीलाई युज पनि हुन्छ त्यसले हामीलाई हाम्रो प्लान्ट्सलाई पनि त्यो हाम्रो प्लान्ट्स पनि प्लान्ट्सको लागि अब हाम्रो फुलहरूको लागि पनि राम्रो हो अन्त अब घरमै बनाएको सबै कुरो घरमा उब्जाएको सबै राम्रो हुन्छ नि त त्यस्तै आफूले बनाएको होइन अनि ते त्यसले त्यो चाहिँ अब राम्रो हुन्छ अब सबै त्यो सबै सबैको अब सबैको छिल्काहरू सबैको फ्रुटसको छिल्काहरू त्यसमा आफ्नो आफ्नो त्यो सबैमा आफ्नो आफ्नो एउटा एलिमेन्ट हुन्छ है कसैमा फसफरस हुन्छ कसैमा सल्फर हुन्छ कसैमा आयोडिन हुन्छ कसैमा यस्तो हुन्छ है त्यो त्यो अब चियापत्ती त्यो चियाहरू पकाएर हामी फ्याँक्छौँ नि त चियापत्तीकोहरू त्यो राख्छौँ अन्डाहरूमा केल्सियमहरू हुन्छ त्यो राखेर त्यो सबैलाई चाहिँ कम्पोस्ट बनाउँदा चाहिँ प्लान्टसहरूलाई पनि सबैको लागि चाहिन्छ नि त अब केल्सियम चाहिन्छ कसैलाई कसैलाई अब फसफरस चाहिन्छ त्यो त्यो चाहिँ त्यही कारण चाहिँ अब कम्पोस्टमा चाहिँ सबै सबै कुरा मिसिएको हुन्छ अन्डाको खोलदेखि लिएर चियापत्तीको हामीले चिया पकाएर खाइसकेर त्यो फ्याँकेको चियापत्तीकोहरू फ्रुटसहरूको जस्तै एप्पलहरू बनाना अरेन्जहरू त्यसको सबैको वेस्ट हुन्छ सब्जीकोहरू सबै वेस्ट मिलेको हुन्छ नि त त्यही भएर चाहिँ त्यसमा त सबै एलिमेन्टसहरू जुन चाहिँ प्लान्टसलाई चाहिने हुन्छ त्यो सबै त्यो सबैबाट बनिएको हुनाले चाहिँ अब त्यो त्यो चाहिँ अब प्लान्ट्सलाई पनि राम्रो हुन्छ हामीलाई पनि अब मैला पनि हुँदैन एक त है त्यो प्लान्ट्सलाई पनि राम्रो हुन्छ पैसा पनि बाँच्ने त्यही भएर अब राम्रो अन्त म पनि त्यसरी नै अहिले चाहिँ आफै बनाउँदैछु अन्त आफू आफूले बनाएको कम्पोस्ट है हालेर फुल पनि फुलिरहेको छ है अन्त अन्त राम्रै भइरहेको छ